म चाहिँ है दुई हजार तेह्रमा होला हौ दुई हजार तेह्रमा चाहिँ दुई हजार तेह्रमा चाहिँ घरबाट बाहिर निक्लिएको अब फर्स्ट टाइम घरबाट बाहिर जाँदाखेरि चाहिँ धेरै समस्याहरू लाग्यो पर्यो अब धन्न अलिकति मेरो साथीहरू थियो है साथीहरू हुँदाखेरि तिनीहरूसँग भेटघाट भयो राम्रोसँगले भेटघाट भएर तिनीहरूलाई पनि अब अलिकति अप्ठ्यारै पर्यो अब मलाई फर्स्ट टाइम जाँदाखेरि अब कहिले त्यो घरबाट बाहिर त्यति सारो गएको थिइनँ गएर बसेँ त्यहाँनिर उयो गर्दाखेरि यताउता त्यहाँको वातावरण है हावापानी त्यहाँको अलिकति राम्रै लाग्यो म झन्डै करिबन छ सात साल बसेर आएँ त्यहाँको साथीहरूलाई भेटेँ राम्रोसँगले तिनीहरू भन्दाखेरि ब्युटी पार्लर भन्छ अब सलुन इन्डस्ट्रीमा काम गर्थ्यो तिनीहरू अनि तिनीहरूलाई पनि मलाई पनि इच्छुक भएर क्या कस्तो हुँदो रहेछ के हुँदो रहेछ त्यो त ठाउँमा कसरी गर्नु पर्ने रहेछ कामहरू के गर्नु पर्दो रहेछ भनेर अलिकति तिनीहरूले पनि ट्रेनिङ सेनिङ लिएर गरेको अन्त मैले पनि ट्रेनिङहरू लिएँ है अलिकति मलाई पनि अब इच्छुक भयो कि म पनि अँ गर्छु है काम गर्छु यता उयो गर्छु भनेर त्यसैले है मैले छ सात साल चाहिँ त्यहाँ उयसमा के पो काम गरेर आहिले चाहिँ घरमै छु भन्दा पनि हुन्छ अन्तखेरि त्यहाँनिर अलिकति समस्याहरू चाहिँ के भयो भन्दाखेरि अलिकति ल्याङ्ग्वेजको प्रब्लम भयो अब ल्याङ्ग्वेजको प्रब्लम भन्दाखेरि पनि त्यति सारो पनि होइन अलिअलि उनीहरूले अब इङ्ग्लिसहरू पनि बुझ्ने तर उनीहरूको त्यो उनीहरूको आफ्नै कन्नड भाषाहरू थियो उनीहरू त्यो अलिअलि सिकियो सिकाइ भयो अलिकति अलिअलि अलिअलि अब अलिकति जान्ने पनि भयो आफूले त्यो त्यत्रो साल बस्दाखेरि उयो गर्दाखेरि अन्तखेरि धेरै समस्याहरू प भन्दाखेरि पनि त्यही अलिकति अब ट्रान्सस्पोर्टेसनमा अलिकति प्रब्लम भयो अलिकति साथीहरूसँग बसोबासो गर्दाखेरि है अब खा खानापिनाहरूमा पनि त्यस्तै उयोहरू पनि भयो त्यस साथसाथमा अलिलि अब त्यसै उयो गर्दा गर्दा पनि फेरि अब ट्रेनिङ सेसनहरूमा आलिकति म अलिकति अलिकति है नर्थ इस्टको भएर होला है सायद त्यहाँको मान्छेहरूसँग हेलमेल हुन पनि अलिकति टाइम लाग्यो र पनि दु खहरू त पाएँ अब थो धेरै दु खहरू पाएँ अब हावापानी पनि नमिलेको फेरि मान्छेहरू नमिलेको त्यहाँको अलिकति मानिसहरूसँग उयो गर्दाखेरि पनि र पनि त्यसै गरे पनि यताउता गरेर पनि राम्रैसँगले ट्रेनिङ सेनिङ गरेँ राम्रैसँगले काम ट्रेनिङ गरेँ राम्ररी काम गरेँ है काम गर्दाखेरि बित्दै गयो दिनहरू बित्दै गयो त्यतिकै उयोहरू पनि अब साल पनि बित्दै गयो त्यतिकै उयो गर्दै गएँ मिल् मिलनसार साथीहरू पनि भेटेँ त्यहाँदेखि आफूलाई एक्सपिरिएन्सहरू पनि बढ्दै गयो के हो कस्तो हो भनेर के कसरी गर्नु पर्ने कसरी साथीहरूले पनि उनीहरू पनि अब धेरै सालदेखि उनीहरू त्यहाँनिर कामहरू गरिराखेको मलाई पनि लाग्थ्यो कि कस्तो रहेछ के रहेछ भनेर नयाँ नयाँ जग्गामा त्यो नयाँ उयो गर्दाखेरि अलिकति फर्स्टमा अब ट्रेनिङहरू गर्दाखेरि अब आफ्नो स्किल्सहरू बनाउनु होइन आफ्नो उयोहरू बनाउनु अलिकति उयो भयो र पनि आफूले जति सक्दो प्रयास गर्यो भने सफलता हुन्छ भनेको जस्तै प्रयास गरेर नै मैले पनि उयो गरेँ अन्तखेरि म पनि काम गर्दै गएँ राम्रैसँगले हेरेँ हेरेँ गर्दै उयो गर्दै गएँ अन्तखेरि कामहरू गरेँ राम्रोसँगले सिकेँ अझै थप अब ट्रेनिङहरू अब नयाँ नयाँ कम्पनीहरूतिर जोइन गरेँ होइन नयाँ नयाँ कम्पनीहरूतिर जोइन गर्दा उनीहरूले अब त्यो जुन चाहिँ सिकेर आफूले सिकेर गएको छ त्यहीहरू नभएको पनि बेसिक उयोहरू चाहिँ हुन्थ्यो र पनि अब उनीहरूको आफ्नो आफ्नो दिएको सामानहरू अब एउटा प्रडक्सहरू चलाउँछ त्यो प्रडक्टहरू अब फाल्टै उयो युज गरेकोले गर्दाखेरि उनीहरूले आफ्नै तरिकाले उनीहरूकै कम्पनीकै थ्रुबाट ट्रेनिङहरू पठाउँथ्यो उयो त्यहीँ त्यहीँबाट लगेर उनीहरूले आफ्नो जस्तो उनीहरूको कम्पनीमा छ त्यस्तै आअब एकदम ट्रेन्ड प्रोफेसनल खालको उयोहरू बनाएर राम्रोसँगले एकदम वेल ट्रेनहरू बनाएर उ राखेर काममा लगाइन्थ्यो है त्यही अनुसारहरू कामहरू पनि गर्न पऱ्यो होइन पहिला पहिला अलिकति असुविधाहरू त धेरै भयो अब आआफ्नो ठाउँ जस्तो त ऊ यो भएन होइन अलिक टाढोमा टाढोमा त्यही पनि अर् अर्काको ठाउँमा होइन अर्काको जग्गामा बसेर कामहरू गर्नु धेरै अलि अलिकति असुविधा त भयो र पनि आफैले दिन प्रतिदिन है एकदिन दुईदिनहरू त्यस्तै ऊ यो गर्दाखेरि बात बात मार्दै गर्दा साथीहरूसँग नयाँ नयाँ साथीहरूसँग भेटघाटहरू गर्दाखेरि नयाँ नयाँ टेक्निकहरू सिक्दाखेरि पनि आफूलाई पनि अलिकति इन्ट्रेस्टहरू लागेर राम्रोसँगले कामहरू गर्नु पाएँ है राम्रोसँगले गरेँ पनि राम्रोसँगले ऊ यो पनि भएर पनि अलिकति आफूलाई एक्सपिरिएन्सहरू गेनहरू पनि गरेँ राम्रोसँगले कम्पनीहरूमा उनीहरूले कम्पनीको अनरहरूले पनि राम्रोसँगले उयो प्रोत्साहनहरू दिएर उनीहरूले पनि राखेर कामहरू गरेँ है राम्रोसँगले अलिकति असुविधाहरू हुँदाखेरि अलिकति यो यो त्यो उयसहरूमा भयो अलिक कोरोनाको टाइममा अलिकति कामहरू नहुँदाखेरि अलिकति समस्याहरू त धेरै भयो भन्दाखेरि पनि र पनि आफूले उयो गरेको अनुसार होइन र पनि त्यो कम्पनीहरको थ्रुबाट अलिकति हेल्पहरू पनि पाएको थियौँ हामीले पायौँ पनि सायद त्यस्तै उयो भयो हुँदै भ भयो भनौँ न त्यस्तै रह्यो अब आफ्नो जीवन कालमा है घरदेखि टाढोमा रहँदाखेरि अलिकति समस्या त भइहाल्थ्यो र पनि त्यतिकै दिनरात गर्दाखेरि महिना हुँदा हुँदै वर्ष बितेर छ सात साल कामहरू गरेर आएँ आएँ मलाई राम्रै लाग्यो त्यो फिल्डहरूमा काम गर्नुको लागि है इच्छुक थिएँ म राम्रोसँगले बित्यो है फर्स्ट फर्स्टमा अलिकति समस्या भए पनि बाद बादमा त राम्रैसँगले बित्यो जस्तो लाग्यो